मलाई घरपालुवा जनावरहरू मन पर्दैन किनभने यसले कुनै मानिसहरूलाई फाइदा दिँदैन अनि यसको कारण चाहिँ के भने कुकुरहरूले घरहरू सफा राख्दैन मैला गर्छ अनि उनीहरूलाई नुहाइदिन पर्छ कि दबाई पानी गर्नु पर्छ त्यसले गर्दा हाम्रो जुन चाहिँ समय छ त्यसै खेर जान्छ र यो तपाईँहरूको यो अर्को बिरालोहरू पनि त्यही हो किनभने त्यसले घरको एउटा चुलामाथी बसेर त्यो जहाँ तातो छ त्यही मात्रै बसी रहन्छ र यसले गर्दाखेरि यसको जुन चाहिँ भुवा हुन्छ त्यो भुवा हाम्रो खानामा परे हाम्रो शरीरमा बिमार हुन्छ र त्यसले जिउमा गएर भित्र एउटा सिस्ट तपाईँको प्रड्युस प्रड्युस गर्छ र त्यसले गर्दा हाम्रो शरीरमा बिमार हुनु जान्छ त्यस्तो गर्दाखेरि मलाई यो सबै कुरोहरू मन पर्दैन अनि म यो पाल् पाल्न पनि चहान्नँ